मैले चिकन बिरयानी अर्डर गरेको थिएँ त्यो समयमा म सोह्र माइलमा थिएँ तर अब म दस माइलमा छु त्यही कारण त्यो ठेगानालाई परिवर्तन गरिदिनुहोस्